हेलो नमस्कार ए हजुर हजुर कालिम्पोङ हजुर हजुर हजुर रेट चाहिँ तपाईँको एउटा मेरो आफ्नै तपाईँको मायालल्याङ वेलफेयर सोसाइटी होमस्टे छ कि अनि तपाईँको रेट चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ फुडिङ लजिङ गरेर तपाईँको पन्ध्र सय हो हो अनि तपाईँको के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब तपाईँको आउनुभयो भने चाहिँ तपाईँलाई कहिले आउनुहुन्छ तपाईँले मलाई अलिक फिक्स गरिदिनुहोस् हो अनि यगाँ ठाउँहरू चाहिँ तपाईँको विशेष गरी कालिम्पोङ आउनुभयो भने चाहिँ हाम्रो यहाँनिर दुर्पिन छ अनि तपाईँको डेलोहरू छ हो अनि तपाईँलाई कस्तो कुन चाहिँ यो चाहिँ एकदमै राम्रो छ तपाईँको ठाउँहरू नि अनि त्यसको लागि चाहिँ हजुर तपाईँको अलिकति दुई तिन किलोमिटर लाग्छ कि तिन किलोमिटर छ अनि तपाईँ त्यहाँनिर आउनु सक्नुहुन्छ तपाईँले डिटेल्स मलाई पठाइदिनुहोस् न ल हजुर म पिकअप गर्छु कि तपाईँलाई हजुर तपाईँ आउनुभयो भने चाहिँ अब तपाईँलाई जुन दिन आउनुहुन्छ त्यो दिन चाहिँ तपाईँ कालिम्पोङ स्ट्यान्डमा आएर फोन गर्नुहोस् हो अनि अगाडि नै

स्पोट हजुर तपाईँलाई तपाईँलाई हाम्रो त्यहाँनिर जुन चाहिँ हाम्रो छ ट्रयाभल एजेन्सी एउटा होमस्टे छ हो त्यहाँबाट नै तपाईँलाई प्याकेज सिस्टम हुन्छ हो अनि त्यो प्याकेज सिस्टममा यहाँनिर जुन चाहिँ माथिनिर डेलो छ दुर्पिन छ अनि एकदमै अझै अर्को कुरो तपाईँको यहाँनिर दामसाङगढी पनि छ एउटा हिस्टोरिकल प्लेस छ अनि त्यो ठाउँमा पनि तपाईँलाई हामी लान्छौँ हो अनि अरू थुप्रै ठाउँहरू छ रेलीहरू छ त्यो ठाउँहरू तपाईँलाई हामी लिएर जान्छौँ नि

हजुर हजुर डिस्ट्यान्स हजुर डिस्ट्यान्स त तपाईँको एकदिनमा नै तपाईँको प्रायः जस्तो एउटा प्याकेज सिस्टम हुन्छ कि प्याकेज सिस्टम भन्नुको मतलब तपाईँको तपाईँले दिनु पर्छ पैँतिस सयमा सबै ठाउँहरू हामी घुमाउँछौँ बजारको नजिक नजिक ठाउँहरू अघि तपाईँलाई भनेँ नि जस्तै हाम्रो माथि दुर्पिन जहाँनिर गुम्बाहरू तपाईँले देख्नु सक्नुहुन्छ अनि गुम्बाबाट कालिम्पोङ त एकदमै राम्रो दृश्यहरू पनि तपाईँले देख्नु सक्नुहुन्छ अनि त्यो ठाउँमा चाहिँ हामी लिएर जान्छौँ तपाईँलाई

स्योर स्योर तपाईँ एकदम आउने साथ मलाई कन्ट्याक्ट गर्नुहोस् न ल यही नम्बरमा कन्ट्याक्ट गर्नुहोस् न हवस् हुन्छ